वनभोजको लागि चाहिँ म आफ्नो परिवार साथीहरूसँग चाहिँ हामी धेरै टाढो टाढो जाने गर्दैनौँ हामी चाहिँ आफ्नै घरगाउँ गाउँघरमा हाम्रो आफ्नै सन्तानहरू भयो साथीहरू भयो माथिल्लो गाउँ तल्लो माथिल्लो घर तल्लो घर छरछिमेकीहरू मिलेर हामीले वनभोज खाने गर्छौँ आफ्नै खेतबारीमा धेरै रमाइलो लाग्छ त्यो गर्दाखेरि त्यस्तो गर्दाखेरि चाहिँ आफ्नै गाउँघरमा मजाले रमाइलो गर्नपाउँदा एकदम मन खुसी भएर आउँछ म त्यही भएर म कहिले पनि वनभोज गर्नुको लागि टाढो टाढो लामो लामो गाडीमा चढेर चढेर गएर म त्यस्तो ठाउँमा म जानु मनपर्दैन मलाई मलाई आफ्नै साथीभाइहरूसँग आफ्नै गाउँमा रमाउनु नै म मजा लाग्छ वनभोजहरूमा